भारतमा चिया भन्नेबितिक्कै चिया चाहिँ एकदमै सबैको ज्यानै हो र म चाहिँ घरमा चिया चाहिँ कसरी बनाउँछु भन्दा पहिला जान्छु दोकानमा जा गएर दुध लिएर आउँछु आधा लिटरको र आएर पहिला मजाले दुध उमाल्छु त्यो दुधमा जत्ति भएको पानी सुकाउँछु अन्त कतिजना छन् खाने बेसी छन् भने सबै दुध हाल्छु र त्यसमा अलिक पानी थपेर बनाउँछु र म एक्लै छु भने चाहिँ मजाले दुध उमाल्छु अन्त दुध उमालेर राख्छु बेलुकालाई पनि बेलुका पनि खानैपऱ्यो एउटा एक पाकेट दुधले दुईपल्ट पुर्याउँछु म र थुप्रैजनालाई पकाउँदाखेरि पानी उमालेर त्यसमा दुध हालेर चियापत्ती हालेर चिनी हालेर मजाले उमालेर मरिज अदुवाहरू हालेर मजाले उमालेर त्यसलाई बनाउँछु र त्यसरी नै मजाले उमाल्यो उमाल्यो ग्यास सानो बनाएर उमाल्योपछि त्यसको टेस्ट एकदमै राम्रो आउँछ र टेस्ट राम्रो आयोपछि चिया पनि मिठो हुन्छ त्यसलाई मजाले उमाल्नुपर्छ अन्त चाहिँ मजाले पाक्योपछि त्यसको सुगन्धै अर्को आइहाल्छ र त्यसमा लास्टमा तार्दाखेरि मजाले कपमा हालेर मजाले बनाउँछु